हाम्रो यहाँ कालिम्पोङमा चाहिँ ठन्डा महिनामा ए चाहिँ ए ठन्डा महिना बर्खामा चाहिँ थुक्पा बनाउँदैन त्यति बेला चाहिँ पानीको रेनी सिजन हुन्छ त्यसले गर्दा दुई तिन महिना बन्द गर्छ गरम महिनामा चाहिँ चलाउँछ थुक्पा त्यति बेला सुकाउनुपर्छ कति बाहिर भित्र उठाउँदै राख्दै गर्नुपर्छ बर्खाका बेलामा चाहिँ पुरा ढुँडीहरू लागेर बिग्रिन्छ त्यति बेला चाहिँ बन्द गर्छ अन्त यहाँदेखिको गान्तोक दार्जिलिङ धेरै जग्गामा पुऱ्याउँछ यहाँको मान्छेले प्राय नै त्यस्तो थुक्पा चलाउँछ घर घरमा पनि